तपाईँलाई खेलहरूमा कुन कुन मन पर्छ अनि कुन कुन खेल चाहिँ तपाईँ खेल्नुहुन्छ मलाई खेलहरूमा प्राय प्राय सबै नै मन पर्छ जस्तै फुटबल भयो क्रिकेट भयो हकी भयो सबै सबै नै खेलहरू मन पर्छ तर सबैभन्दा बेसी चाहिँ मलाई फुटबल नै एकदम राम्रो लाग्छ अब फुटबल खेल्दाखेरि एकदम जिउ पनि एकदम फुर्ती बस्छ एकदम राम्रो भएर राम्रो हुन्छ होइन के भनेदेखि फुटबल खेल्दाखेरि जुन प्रकारको एउटा रनिङ हुन्छ त्यसले शरीरलाई एकदमै राम्रो फाइदा दिन्छ भएन हाम्रो के भनेदेखि शरीर एकदम बेसी मोटायो भनेदेखि थुप्रो किसिमको रोगहरू लाग्छ भन्छ र फुटबल खेल्दाखेरि त्यो शरीर मोटो हुनदेखि जोगिन्छ त्यसैले मोटो भएन पछि हामीले कुनै प्रकारको रोगहरूसँग जुधिरहने हाम्रो आवश्यक पर्दैन